हाम्रो गाउँ ठाउँको त्यही हो अब जुन चाहिँ यातायातको साधनहरू जति पनि छ अब बाटोहरू बाटोघाटोहरू धेरै रफ छ जस्तै अब हाम्रो त हिल साइड हो त्यसै पैह्रोहरू चलिबस्छ बर्खाको टाइमतिर अन्त तर अब त्यसलाई रिपेयर गर्ने यस्तो हुँदैन अब अब गभर्मेन्टले नै नगरेको हो या त अब बिचबाट मान्छेले नगरेको त्यो खै थाहा छैन तर पनि हाम्रो यातायातको साधनमा चाहिँ हामीलाई धेरै नै दिक्कत पर्नेगर्छ जब पनि बर्खा लाग्छ त्यति बेला धेरै नै दिक्कत हुन्छ मान्छेहरूलाई अब कति कोही तल तल त झन् अब अब यो जुन चाहिँ रोडहरू सडकहरू पनि पुगेको छैन जहाँनेर बाट मान्छेहरू हिँडेर माथि अब रोडसम्म आउनुपर्छ त्यसपछि मात्रै उनीहरूले गाडी यातायातको साधनहरू पाउने गर्छ उनीहरूले अनि अब यो त्यो उसमा पनि अब धेरै अब ड्राइभरहरू बिच्किने गर्छ रोड राम्रो नभएर आउनु मान्दैन उनीहरू अनि त्यसलाई चाहिँ अब रिपेयर गरिदियो भने गभर्मेन्टको तर्फबाट रिपेयर रिपेयर गरिदियो भने धेरै नै राम्रो हुन्छ हाम्रो मान्छेहरूलाई पनि अनि हामीलाई पनि हिँड्न यताउता ट्राभल गर्नको लागि अनि धेरैजसो अब हामी अलिक तल खोलाकै छेउतिर पर्छ त्यही भएर हामीलाई यातायात गर्नु अलिकति साह्रै पर्छ त्यही गभर्मेन्टको तर्फबाट हामीलाई त्यो यातायातको लागि चाहिँ रोडहरू चाहिँ यदि रिपेयर गरिदियो भने र राम्रो बनाइदियो भने हामीलाई धेरै सुविस्ता हुनेगर्छ